हो हाम्रो घर त कालिम्पोङदेखि पचास किलोमिटर टाढो गाउँतिर अब गाउँको बाटो एकदम कच्चा छ गाडी त गएको छ तर रोडहरू पनि साह्रै कच्चा छ अन्त हाम्रो गाउँतिर गाई सुँगुर बाख्रा कुखुराहरू त त्यति बेसी पाल्दैन गाई सुँगुर बाख्रा चाहिँ हो बेसी न बेसी पाल्ने भनेको र गाईको चाहिँ भ्याक्सिन हानेको थाहा थाहा छ हाम्रोतिर पनि तर बाख्रा र सुँगुरको भ्याक्सिन हानेको चाहिँ थाहा भएन अरू त अरू त त्यति बेसी बिमार पनि हुँदैन बिमार हुने डर पनि छैन अब सुँगुर बिमार भइहाल्यो भने सुँगुरलाई पनि अब गाउँमा अब एउटा भेटनेरी त छ जनावरको डक्टर अब उसलाई बोलाउँछ उसले एक दुई दिन हेर्छ तर पनि जाती भएन भने चाहिँ काटेर खान्छ अन्त बाख्राहरूलाई पनि बाख्रा त हाम्रोतिर अहिलेसम्म बिमार भएको छैन मऱ्यो भने पनि बिमार भयो भने पनि कि त नानी जन्माउँदा जन्माउँदै मर्छ नभए र त्यस्तो भर्खर जन्मेको बच्चाहरू नै बिमार भएर अब त्यो ज्वरो आएर मर्छ अरू त त्यो बिमार भएको थाहा पायो मरेन भने त बेचे बेचेर खान्छ मान्छेले बेचिखान्छ नभए काटेर खान्छ गाईहरू त बिमार हुँदैन त्यति बेसी हो अन्त त्यति नै हो